मैले चाहिँ टिस्टामा सर्फिङ गरेको थिएँ कि फर्स्ट टाइम हो अनुभव गरेको थिएँ कि अब धेरै अब दामी मजा लाग्यो हो अनि धेरै अब त्यहाँ गएर साथीहरूसँग अब धेरै अब फिसिङहरू पनि गरियो हो अब स्विमिङहरू गरियो मजा आयो धेरै अनुभव थिएन अब त्यस्तो अब अनुभव भयो र राम्रै लाग्यो